म आफ्नो बुनाईलाई र अन्य जिम्मेवारीलाई एक साथ लिएर कसरी गर्नसक्छु भन्दाखेरि चाहिँ अब जिम्मेदारी भन्ने कुरा त कत्ति ठुलो हो हो होइन जिम्मेदारी त हरेक कुनै पनि कामको पछि त जिम्मेदारी हुन्छ माने चाहे सानो काम होस् चाहे ठुलो पनि काम होस् तर मान्छेकोमा सिन्सेरिटी चाहिँ हुनुपऱ्यो नि त होइन सिन्सेरेटी छ भने कुनै पनि काम जिम्मेदारीको साथमा निभाउनु सकिइहाल्छ र अब यो सिलाईबुनाई यतात्यता सजावटहरू कतिवटा एक्स्ट्रा अब कामहरू हुन्छ यो कामहरूले चाहिँ हामीले कसरी लिन्छौँ भने जुन समय हामीले जुन समय चाहिँ हामीले खाना बनाउने बेलामा जुन समय दिन्छौँ त्यो समय त्यत्ति बेलैको लागि नै इम्पोटेन्ट हुन्छ जति बेला हामीले सिलाईबुनाईहरू गर्छौँ त्यसको लागि अलगै एउटा छुट्टै समय हुन्छ किनभने हामीलाई अब खाना त बिहान अब नास्ता नास्तामा अब मोटामोटी नास्ता गर्दाओर्दाखेरि साढे नौदेखि दस एकदमै हन्ड्रेड पर्सेन्ट त्यत्तिभित्रमा चाहिँ हामीले नास्ता एकदम गर्नैपर्छ कम्पलसरी अरू म दस बजीको बादमा नास्ता गर्छु भन्दाखेरि चाहिँ मिल्दैन र त्यो बिहानको एउटा मर्निङ छ मर्निङ टाइम छ त्यो चाहिँ हामीले नास्तापानीमै एकदमै लगाउनुपर्ने हुन्छ अनि अब रह्यो नास्ताहरू गरिसक्नेबितिक्कै अब एउटा हुन्छ रुटिन त्यो नास्ता गरिसकेपछि अब किचन क्लिनिङ भाँडाबर्तन साफसफाई यो सबैहरू हल्काफुल्का चल्छ चलेपश्चात फेरि हाम्रो रुटिन बनिन्छ अब लन्चको अब लन्च पनि बनाउनु पऱ्यो मोटामोटी डेढदेखि दुई बजीभित्र खानुपऱ्यो त्यो पनि एउटा भाइटल इम्पोर्टेन्ट टाइम हो त्यो टाइममा हामी यताउति म सिलाउँछु म बुन्छु म टेलरिङ गर्छु यो सब हाम्रो चल्दैन किनकि हामी हामीमा बहुत जिम्मेदारी हुन्छ हामीमा बहुत ठुलो बोझ भनौँ न बोझ टाइपको एउटा जिम्मेदारी काँधमा हालेर हिँडेको चाहिँ हामी हिँड्ने चाहिँ व्यक्तिहरू चाहिँ हामी हुन्छौँ किनकि हामी जस्तो कि म म एउटा घरको आमा मान्छे म एउटा घरको बुहारी मान्छे म एउटा घरको स्वास्नी मान्छे होइन र मेरोमा कत्तिवटा माने साइनो छ त्यत्ति मात्रै नभएर अझै माम आसू आगू आमेन यो सबहरू त अब छँदै नै छ र अन्त यो सबै जिम्मेदारी चाहिँ अब मैले निभाउनु पऱ्यो नि त होइन मैले गर्नुपऱ्यो त्यसको लागि चाहिँ हामीले कुन समयमा के गर्नुपर्छ र कुन समयमा के गर्नुपर्छ त्यो आफूले तय गरेको हुनुपर्छ एउटा सिस्टमेटिक हिसाबले रुटिन बनाएको हुनुपर्छ त्यो रुटिनमा चाहिँ अनि हामीले त्यो रुटिनलाई फलो गऱ्यो भने चाहिँ एकदमै हामीले कुनै पनि काममा हामी बाधा बनिनु सक्नेछैनौँ जे मनलाग्यो त्यही गर्न सकिहाल्ने छौँ जस्तो कि सिलाईबुनाई भयो या अलिकति घरमा फुलबारीहरू सानोबडे गार्डन बनाउँछु त्यो पनि टाइम एउटा एक्स्ट्रा हुन्छ जस्तो कि दुई बजीको बादमा अलिकति म गार्डनिङ गर्छु भन्यो भने दुई बजीको बादमा साढे तिन चार बजीसम्म अलिकति आफ्नो घरको अघि यदि माटोको जग्गा छ भने आँगनमा अलिकति बारबेर गरेर या त गमलैहरूमा यसो मलमाटोहरू भरिवरी दुई चारवटा फुलहरू रोप्छु भनेर एउटा सोच राख्यो भने त्यो पनि गर्न सकिन्छ त्यो पनि एक्स्ट्रा अलिकति मात्रै टाइम निकाल्नुपर्छ है त्यसलाई डेली रुटिनको हिसाबले काम गरिँदैन यो चाहिँ यदि गार्डनिङहरू गर्नु जाँदाखेरि चाहिँ अब डेली रुटिन हुँदैन किनकि आज लगायो भने त्यो त अब फल्यो नि त अब त्यहाँ हामीले के गर्नुपर्छ समय समयमा यसो सात दिन पन्ध्र दिनतिर यसो नजर लगाएर हेर्नुपर्छ त्यहाँ केही जङ्गलहरू पलायो कि त्यो जङ्गलहरूलाई यसो टिप्ने छान्ने मात्रै काम गर्नुपर्छ नत्र भने चाहिँ अब रेडी रुटिनवाइज चाहिँ डेलिवेज चाहिँ हुँदैन खालि डेलीमा चाहिँ गार्डनिङ गर्नु गएछ भने चाहिँ त्यो पानी हाल्ने मात्रै काम हुन्छ त्यो पानी त जस्ट पाँच मिनटको काम हो अब त्यसलाई कुनै रुटिन मानिँदैन त्यो पाँच मिनट त जहाँ तहाँदेखि एडजस्ट भइहालिन्छ र यो सिलाईबुनाईको बात भयो त्यो पनि सेम टाइम हो लन्च भयोपछि रेस्ट गर्छ कत्तिले रेस्ट गर्छ त आराम गर्छ मतलब सुत्छ तर कतिले रेस्ट गर्नु मनपराउँछ तर सुतेर होइन जस्तो कि स्वेटरहरू बनाउनु अब ब्यागहरू बुन्नु अब मोजाहरू बुन्नु यस्तो चाहिँ अब एकदमै विन्टरको समयमा चाहिँ धेरै ज्यादातर गरिन्छ हामी पनि गर्छौँ त्यस्तो पहिला गर्थ्यौँ पनि म पनि त्यो के भन्छ अरे एउटा डिजाइन छ नागबेली भन्ने त्यो डिजाइन लगाएर मैले आफ्नो लागि सेल्फ एकदमै आफ्नु हातले बनाएर लगाएको थिएँ अब बहुत साल भयो तर पनि अब म गर्नसक्छु अनि त्यसपछि मेरो दिदीको छोरालाई कस्तो राम्रो पन्जाबी त्यो भन्छ नि पन्जाबी टोपी काँटाले बुनेर पन्जाबी टोपी अनि स्विटर अनि प्यान्ट बनाइदिएको थिएँ अन्त यस्तोहरू पो गर्नुहरू पुरा अब मनैपर्छ हुनु चाहिँ र कन्टिनुवसली चाहिँ त्यो होइन अब समयलाई मिलाएर कसरी हुन्छ रुटिन यताउति यो सब गरेर नै गर्नुपर्छ कि अन्त भइहाल्छ त्यो सबै मलाई त एकदमै मनपर्छ सिलाईबुनाई सजा सजावटहरूको मा टाइम दिनु मनपर्छ तर अब कतिवटा कारणवस अब त्यो कोही कोही बेला गर्नु पनि पाइँदैन कुन समयमा कता अलिकति टाइम दिनुपर्छ कुन समयमा कता टाइम दिनुपर्छ त्यो चाहिँ आफूले एडजस्टमेन्ट गर्नुपर्छ अरू त केही होइन बस त्यही हो मेरो